हलो गुड मर्निङ नमस्ते तिमी को बोलेको भाइ ए मोहम्मद अफ्रोज अँ अँ अस्तिको दिन मैले ट्रिटमेन्ट गरेको थिएँ हैन तिम्रो रिपोर्ट ब्लड टेस्टको राम्रै आयो हो त्यो मैले जुन चाहिँ एक्सरे गरेको थिएँ त्यो एक्सरेबाट चाहिँ छातीमा अलिकति इन्फेक्सन भएको जस्तो लाग्दैछ मलाई

अनि त अस्ति के पानीमा भिजेको थियो के गर्दाखेरि चाहिँ भिज्यौ हो त्यस्तो ओहो पानीमा त त्यस्तो भिज्नु हुँदैन त अनि त छातीमा इन्फेक्सन भएको छ यो त निमोनिया हुने डर हुन्छ तिमी यसो गर्नु कि तिमी भोलि फेरि आउनू च्याम्बरमा बुझ्यौ तिम्रो सिटी स्क्यान गर्नुपर्छ अनि त सिटी स्क्यान गरी सकेपछि चाहिँ म हेर्छु त्यो कन्फर्म हुन्छ सिटी स्क्यानबाट कन्फर्म निस्किन्छ त्यो निमोनिया हो कि होइन भन्ने ल अब ठिकै त के भन्नु त्यही त मैले भनेँ नि त इन्फेक्सन छ अब त्यो कारणले गर्दाखेरि चाहिँ अहिले तातोमा बस्नू तातो पानीहरू खानू

अँ चिसो पानी खानु हुँदैन तातो पानी खानू अनि त बाहिरको कुराहरू खानु हुँदैन त त्यो जुसहरू फास्ट फुडहरू पुरा खान्छ होला त्यो सब त खानु हुँदैन अनि त खाना पनि एकदुई दिन सादा खानुपर्छ सादा खाँदैछ त अँ ठिकै छ अब भोलि चाहिँ आउनू बुझ्यौ भोलि आउनू अनि त पैसाहरू त छ होला नि अँ ठिकै छ अब त्यही हेर्नुपर्छ त्यो हेरेर चाहिँ यदि कन्फर्म भयो निमोनियाहरू कन्फर्म भयो भने त पाँच दिनको ट्रिटमेन्ट गर्नुपर्छ एन्टिबायटिक चलाउनु पर्छ तो खर्च त निकै परिहाल्छ नि अब डक्टर फी नौ सय रुपियाँ हो त्यहाँबाट एन्टिबायोटिक चलाएको तिम्रो यताउति गरेर हस्पिटलमा बसेर चलाउनु पर्छ अनि त एक लाख पनि नाघ्नु सक्छ ल आउनु नि म मिलाइदिन्छु ल ल राखेँ मेरो अर्को कल आउँदैछ